हेलो तपाईँ डब्लू बी सात छ चार शून्य पाँच एकको ड्राइभर बोल्नु भएको हो राकेस भाइ नि ए सुन्नुहोस् न हिजो म तपाईँको गाडीमा खरसाङ गएको थिएँ नि खरसाङ रिजार्भ लिएर जानु भएको थियो तपाईँले हजुर त्यस्को पेमेन्ट भएको थिएन कि अनि अहिले त मेरोमा क्यास छैन त्यसैले मैले त्यो पेमेन्ट चाहिँ तपाईँलाई युपिआईबाट दिँदा हुन्छ

तपाईँकोमा युपिआई आइडी छ कि छैन होला हजुर युपिआई आइडी भनको चाहिँ फोन पे पि पेटिएम गुगल पेहरू

ए तपाईँकोमा पेटिएम मात्रै छ गुगल पे छैन नि

ला अब कसरी गर्नु त अन्त पेमेन्ट ए गुगल पेबाट पे पेटिएममा गर्दा हुन्छ हुन्छ मलाई त्यसो भए तपाईँको अकाउन्ट नम्बर पठाइ दिनुहुन्छ

ए तपाईँको फोन नम्बरमै गर्दा भइहाल्छ नि ए तपाईँको फोन नम्बरमा पे गर्दाखेरि नै पेटिएममा पनि जान्छ ए हुन्छ हुन्छ तपाईँले कति भन्नु भएको थियो भाडा हजुर दुई हजार हुन्छ म तपाईँलाई दुई हजार पेमेन्ट गरिदिँदैछु हुन्छ म पेटिएमबाट गरिदिन्छु है

पाउनु भयो भने मलाई खबर गर्नु ल हुन्छ मलाई एकपल्ट जनाउनु होस् न हवस् हुन्छ हुन्छ